अहिले पश्चिम बङ्गालमा यहाँ मानिएका धर्महरूको बारेमा भन्नुपर्दा धेरै क्षेत्रीय धर्म राष्ट्रिय धर्म धर्म त क्षेत्रीय हुँदैन एउटा धर्महरू जस्तै क्रिस्चियन बुद्धिस्ट म मुस्लिमहरू पनि यहाँ छन् यो क्षेत्रमा मुस्लिम अनि राईहरूको आफ्नै एउटा यहाँ धर्म पनि छ यहाँ मान्ने गरेको छन् महत्त्व नेपालको राईहरूको एउटा जुन धर्म छ त्यसलाई पनि यहाँ मानिएको देखिन्छ विशेष गरेर अहिले बाग्राकोटमा हिन्दूहरू आफै धर्म छ भने आइतबारको दिन क्रिस्चियनहरूले पनि क्रिस्चियन त्यो धर्मले पनि यहाँ धेरै एउटा उयो पाउँदैछ मा मान्यता पाएर यहाँ भइरहेको छ छेउमै हामी देख्छौँ मानव सेवा मानव उत्थान समिति भन्ने महाराजजीको स श्री सतपालजी महाराजजीको हामी धर्म मानव मानव धर्म पनि पाउँछौँ यो धर्महरूको यहाँ धेरै छ यो धर्मले धर्म सँगसँगै एउटा आपस्तमा एउटा भाइचारा एकाअर्काको दुःखसुख साट्ने गरेको पनि हामी पाउँछौँ किनभने यहाँ धर्ममा खाली भजन कीर्तन मात्रै गरिँदैन धर्मलाई लिएर जुन भजन कीर्तन गरिन्छ त्यो भित्र बारम्बार दैनिक रूपमा हप्तामा एकपल्ट भए पनि जुन भजनमा भेला भएर जुन भजन कीर्तन र भगवानको जप आराधना गरिन्छ त्यहाँ जम्मै गुरुको जुन एउटा प्रशंसा गरेर गुरु महिमा गाइन्छ भने त्यहाँ विभिन्न समाजका विभिन्न क्षेत्रबाट आएका मान्छेहरूको एकजुटता एकरूपता भएको पनि हामी पाउँछौँ यहाँ त्यसले गर्दाखेरि तपाईँको एउटा उदाहरणको रूपमा आइतबार आइतबार यहाँ क्रिस्चियनहरूको धेरै यहाँ जमघट हुन्छ किनभने यहाँ त्यहाँ क्रिस्चियनको धेरै यो चर्चहरू यहाँ हामी पाउँछौँ आइतबारको दिन सबै खुसी भएर एउटा उत्साह बनाएर एकदमै गिटारहरू बजाएर हामी यो उयो कि क्रिस्चियनहरूले यसलाई आफ्नो धर्म पालन गरेका हामी पाउँछौँ